हेलो हजर म नि बहिनी अनामिकाको आमा सुन्नुहोस् न नानी अहिले नमस्ते अहिले कलेज लाग्दैछ तिमी कति सेमिस्टरको हो अहिले मेरो नि नानीको एडमिसन गराउनु थियो कि कलेजमा अन्त अहिले फर्महरू निस्किँदैछ ए अझै एक महिना लाग्छ है तिमीले के पो लिएको छौ कलेजमा मेरो नानीले चाहिँ कमर्स लिन्छु भन्दैछ कि त्यहाँनिर कस्तो पढाउँछ हौ कमर्स राम्रो पढाउँछ

हजुर मलाई त्यही भन्दै थियो कि अनामिकाले अन्त त्यहाँनिर हस्टेलहरू छ कि हस्टेल पिजी

ए अँ त्यहाँनिरको एजुकेसन सिस्टम चाहिँ कस्तो छ हौ टिचर्सहरू राम्रै बोल्छ अन्त बुक बुक्सहरू चाहिँ लाइब्रेरीबाट होला मलाई टिचर्सहरूको चाहिँ नम्बरहरू खोजेको थिएँ पाइनँ हो अन्त तिम्रो नम्बर चाहिँ सेभ रहेछ अन्त तिमी त त्यही कलेज पढ्छौ भनेर नि अनि कालिम्पोङमा चाहिँ के भन्छ त्यसलाई कालिम्पोङमा चाहिँ नि कालिम्पोङको कलेज होइन तिमी त अन्त छेउ छेउको उस छैन रेन्ट पिजीहरू केही

अलिक तल अलिक तलै साह्रैे तल छ क्याउ ए ल ल ल त्यसो भए मलाई खोजेर पठाइदिनु नि नम्बर ल बहिनी हजुर हजुर यही वर्षको लागि नि

ए कतिमा राख्दै छ तिनीहरूले पिजी चाहिँ छ हजार अनि अरू कलेजहरू चाहिँ कस्तो छ हौ कालिम्पोङमा ए ठिकै छ त्यसो भए नानीले त्यही भन्दैथ्यो हो त्यहाँदेखि तिमीलाई टक्कै याद आयो अन्त तिमीलाई सोधेको नि ए ओके ओके नानी ओके थ्याङ्कयू